हेलो हजुर ए छ त भाइ हजुर हजुर छ त भाइ तर त्यो त आलिक महँगो पो छ त भाइ ए त्यो तिन सय रुपियाँ केजी छ हौ हजुर हो छ नि पठाइदिनु भनेको ए सुन्नु न भाइ दोकानमा पनि कोही छैन कि सबैजना बिहेतिर गएको छ म एक्लै छु हो अब तपाईँलाई अब चाहिएको छ भने चाहिँ म एकजना मान्छे खोज्छु कि त्यहाँदेखिन् म पठाइदिन्छु नि ल अब भाइलाई त चिनिरहेकै हो होइन अब तपाईँ आएर पिच्छे दोकानमा दिँदा पनि हुन्छ अब त्यही जसलाई म माछा पठाउँछु नि उसलाई दिँदा पनि हुन्छ अब तपाईँको सुविधा अनुसार गर्नू न ए हुन्छ भाइको एड्रेस चाहिँ ए हुन्छ हुन्छ ए हुन्छ हुन्छ सुन्नू न भाइ तपाईँलाई बेलुकाको लागि चाहिएको हो कि लन्चको लागि हजुर ए ए हुन्छ हुन्छ भाइ म मान्छे खोजिकन ऊ यो गरिदिन्छु नि ल तपाईँलाई हुन्छ हुन्छ पिस चाहिँ ठुल्ठुलो गरिदिनु कि भाइ सानो सानो गरिदिनु माछाको पिस नि ठुल्ठुलो गरिदिनु कि अलिक सानो सानो गरिदिनु ए हुन्छ हुन्छ भाइ ए हुन्छ हुन्छ ए हुन्छ तपाईँको फोन नम्बर यही होइन भाइ ए म अहिले म माछा पठाइदिए पछि क्या तपाईँलाई एकपल्ट फोन गर्छु नि ल हजुर ए हुन्छ हुन्छ भाइ हुन्छ